हेलो ए हजुर भाइ म त दोकानमै छु त भाइ ए अँ ए अँ अँ अँ कहिलेसम्म कहिलेसम्म चाहिएको ए दुई ए आउनु नि अन्त छ

छ छ छ छ छ ए फोर साइज पेपर पनि छ कलर पेन्सिलहरू छ छ छ छ एभाइलेबल छ आऊ न दोकान आएपछि म तिमीलाई म मिलाइदिइहाल्छु नि जेट के म बेलुका चार बजीसम्म हुन्छु दोकानमै होइन ए होइन फोन गरेर आयो भने म तिम्रो लागि अलिक पर्खिदिन्छु नि अन्त तिमी ढिलो भयो भने फोन गरेर आयो भने म पर्खिदिन्छु तिमीलाई के के चाहिएको लगेर जाँदा हुन्छ एकदिन अगाडि फोन गर्दा पनि भयो भोलि आउँछु भनेर होइन नभए त्यही दिन मलाई कल गर्दा पनि भयो तिमीहरू तिमीहरू स्टुडेन्टहरू सधैँ आइराख्ने मान्छे पर्खिदिइहाल्छु नि त्यति पर्खिनु के छ त्यही त त्यही भनेर त त्यही भनेर त मैले पर्खिदिन्छु भनेको त नभए त म त चार बजीतिर त हिँडीहाल्छु होइन दोकान बन्द गर्छु अहिले अब अब ठन्डा छ बेसी अब चार बजीदेखि उता त जाडो हुन्छ त्यसले गर्दा दोकान बसिराख्दा पनि ए अब अरूको जस्तो दोकान होइन मेरो अब स्टुडेन्टहरूको त्यही सामान पाउने दोकान त हो होइन अन्त त्यसले गर्दा अँ मेरो अँ मेरै दोकानमा हुन्छ प्रायः जस्तो स्टुडेन्टहरू मेरैमा आउँछ हुन्छ हुन्छ हुन्छ